हामीले घरमा आफै अभ्यास गर्नु भन्दा चाहिँ होइन हामीले कक्षामा अभ्यास गरेको चाहिँ राम्रो हो किनकि घरमा हामीलाई समय पाउँदैन हामीले ध्यानतिर लगाएर गर्न सकिँदैन समय न समयको कमी भएकोले गर्दा हामीले राम्रो गर्न पाइँ योगाहेरू गर्न पाइँदैन होइन त्यसले गर्दा हामी घरी के के चिज बाधा आइरहन्छ त्यो बाधाले गर्दा हामीले हामीलाई राम्रो हुँदैन होइन त्यसले गर्दा चाहिँ हामी यस्तो अनुभव मलाई लाग्छ कि हामीले कक्षामा गएर नै गरेको चाहिँ हामीले एउटा सत्सङ्गमा गर्नुपर्छ समय हुन्छ एउटा त्यो समयमा हामीले गर्नुपर्छ हामीले त्यहाँ केही चिजको असुविधा रोकावटहरू हुँदैन हामीले समय भन्दा समयमा गर्नु सकिन्छ हाम्रो घरमा चाहिँ कति चिजको असुविधाहरूले गर्दा हामीले गर्नु पाइँदैन त्यसले गर्दा चाहिँ हामीले चाहिँ कक्षामा अभ्यास गरेको नै सबै भन्दा सुविधा र एकदम उपयोगी चिज हो होइन योगा चाहिँ एकदम राम्रो चिज हो हामीले घरमा गर्न सक्छौँ नभए हामीले ध्यान चाहिँ लगाउन सक्दैनौँ ध्यान दिनु सक्दैनौँ ध्यान दिन सक्दैनौँ भित्र चाहिँ हामीलाई कति चिजको असुविधा हुन्छ कहिले के के प्रब्लम भइरहन्छ त्यसले गर्दा हामीले चाहिँ कक्षामा अभ्यास गरेको चाहिँ सबैभन्दा राम्रो चाहिँ हो